मेरोमा चाहिँ छ घरपालुवा जनावर एउटा कुकुर अनि सबैको आफ्नो आफ्नो चोइस हुन्छ मलाई चाहिँ कुकुर मनपर्छ है कसैको बिरालो हुन्छ कसैको गाई है कसैको के के हुन्छ तर मलाई चाहिँ मनपर्ने भनेको एउटा कुकुर नै हो किनभने कुकुर चाहिँ मान्छेको दोस्रो साथी भन्छ के अनि कुकुरहरू धेरै बफादार पनि हुन्छ अनि उनीहरूले गर्दा घरमा एउटा है खुसीको माहौल घर छ्यादै घर सधैँ उज्यालो जस्तो उज्यालो हुन्छ जस्तो मलाई लाग्छ है अरू घरमा सधैँ खुसीको माहौल है आफू आफूमा अब त्यो कोही कोही बेला है हुन्छ मान्छेलाई मुड हुँदैन तर जब त्यो कुकुरको साथ हामीले पाउँछौँ है त्यो चाहिँ बेला आफूलाई पनि खुसी लाग्छ है काहीँबाट त खुसी छु म भन्ने जस्तो लाग्छ अन्त त्यही हो साथी हुँदा साथी मिल्ने साथी भनेको नै अर्को हो कुकुर अन त्यही हो मान्छे भन्दा पनि ज्यादा चाहिँ अब कुकुर बफादार हुन्छ है हामीले माया जति गर्छौँ उनीहरूले पनि है त्योभन्दा ज्यादा बढी माया हामीलाई गर्छ है जसले उसको खयाल राख्छ है खानु दिन्छ है टाइम टाइममा बाहिर लान्छ है त्यस्तोहरू पनि उनाहरूलाई फिल हुन्छ सो मलाई चाहिँ जनावरहरूदेखि जनावर भन्नु बित्तिकै पाल्तु जनावरमा चाहिँ मलाई कुकुर सबसे भन्दा ज्यादा बढी माया लाग्छ अनि त्यही हो पाल्नु पनि मलाई धेरै मनपर्छ